हाम्रो गाउँमा हस्पिटल छैन दबाई राम्ररी पाउँदैन अनि गाउँबाट टाढो छ हस्पिटल पनि हिँड्दै जानुपर्छ कहिलेकाहीँ त गाडी पनि पाउँदैन बाटो कस्तो खराब छ जङ्गलै जङ्गल छ अनि पिउनको लागि पानी पनि राम्ररी पाउँदैन खोला पनि टाढो छ अर्को गाउँ जान्छौँ पानी लिनु कुपबाट ल्याउँछौँ अनि यता स्कुल पनि टाढो हिँड्नपर्छ बाटो जङ्गल जङ्गल छ सब डर लाग्छ अनि हामी स्कुलबस गाउँबाट दिएको पनि बाटो कस्तो छ जानु डर लाग्छ जङ्गलले गर्दा सबै हामी सँगै जान्छौँ त्यही लागि स्कुल अनि हाम्रो गाउँपट्टि त कस्तो जङ्गलले गर्दा बाघहरू पनि आउँछ सहर जस्तो छैन स्कुल टाढो छ सहरमा त जा बजार लाग्छ उतै स्कुलहरू हुन्छ हाम्रो यता त्यस्तो छैन बजारको लागि पनि हामीलाई कत्ति हिँड्नुपर्छ